हेलो भन्नुहोस् सु स्टोर हजुर भन्नुहोस् कतिको रेञ्जमा हजुर कतिको रेञ्जमा ट्वेन्टी फाइभ ए ट्वेन्टी फाइभको त्यसमा तपाईँले पाउनुहुन्छ नाइकीको हो नाइकी एडिडास अरिजिनलहरू पाउनुहुन्छ तपाईँले यहाँ हाम्रो स्टोरमा नाई नाइकी एडिडास हो अन्त अरू पनि धेरै छ नाइकी एडिडासमा तपाईँलाई कुन चाहिँ कुन चाहिँ चाहिएको भन्नुहोस् जोर्डनहरू पनि छ ए हजुर तपाईँ के गर्नु अनलाइन अनलाइन किन्नुहुन्छ कि ए अनलाइन त्यसो भने म तपाईँलाई वाट्सएपमा फोटोहरू पठाउँछु हो तपाईँले चुज गरिवरि चाहिँ मलाई वाट्सएपमै भन्नुहोस् न कुन चाहिँ पठाउनु हुन्छ अनि तपाईँको अनलाइन डेलिभरहरू हुन्छ हो तपाईँकोमा दुई दिन बादमा आइपुग्छ तपाईँको जग्गाको पिनकोड भन्नुहुन्छ हजुर हजुर कालिम्पोङ हजुर हजुर यो पिनकोडमा हो भने तपाईँको तिन दिन जस्तो लाग्छ हो तिन दिनमा तपाईँकोमा आइपुग्छ तर यो रिफन्ड हुँदैन हो तर एक्सचेन्ज हुन्छ एक्सचेन्ज हुनुसक्छ तपाईँको साइज माथि तल भएको कारणले माथि तल भएछ भने एक्सचेन्ज हुनु सक्छ तर रिफन्ड हुनु सक्दैन हुन्छ तपाईँको कति नम्बर हो कति नम्बर लिनुहुन्छ ए छ नम्बर कलरहरू ब्ल्याक एन्ड वाइटमा छ ब्ल्याक एन्ड अरेन्ज रेडमा रेडमा पनि छ हजुर ए हुन्छ हुन्छ हुन्छ ब्ल्याक एन्ड वाइटमा त्यसो भने तपाईँ त्यो पे क्यास अन डेलिभरी गर्नुहुन्छ कि ए हुन्छ हुन्छ त्यसो भए म तपाईँलाई वाट्सएपमा फोटो पठाउँछु तपाईँले हेरिवरि मलाई चुज गरेर पठाउनुहोस् न ल हुन्छ हुन्छ